खाना बनाउनुको अगाडि म सब्जीहरू काटेर प्याज काटेर टमाटर काटेर खोर्सानी काटेर पकाउँछु सब्जीहरू बनाउँदा जिराहरूलाई फोक् पाँचफोरनहरू हालेर अन्त मजाले मसलाहरू पिसेर सब्जी बनाएर राख्छु दालहरू बनाउँदा दालहरूलाई पहिला केलाएर पखालेर दाल बनाउने गर्छु चामल भात बनाउँदाखेरि चामललाई धोएर केलाएर धोएर राम्ररी गरेर माडसाड तारेर मजाले पकाउने गर्छु